मलाई घरको काम गर्न खुबै मन पर्छ किनभने धेरै जस्तो समय मेरो घरमा नै बिताउने गर्छु मलाई घरको काम गर्नुमा पटक्क अल्छी लाग्दैन घरको कामहरूमा सबैभन्दा मन पर्ने काम खाना पकाउनु हो अनि बगैँचामा फुलहरू रोप्नु पनि मलाई खुबै मन पर्छ